हामीले खाना बनाउनु चाहिँ आमाको हातले सिकाएर हामीले आफ्नै आफैले सिक्यौँ कहीँ पनि गएनौँ पनि हामीले आफ्नै आमाले जसरी सिकाइन् त्यसरी नै सिक्यौँ जाहानअनुसारको खाना बनाउनुपर्छ अनि सब्जी बनाउँदाखेरि पहिला तेल खारेपछि प्याज हाल्यो त्यहाँबाट खोर्सानी हाल्यो त्यहाँबाट टमाटर हाल्यो अनि एकछिन भुट्यो त्यहाँबाट अनि अब के सब्जी छ त्यो सब्जीलाई म दुईतिन पानी धोएर अनि हाल्यो त्यहाँबड अनि छोपी छोपीकन चलाई चलाईकन मधुरो आगो लगाएर छोपी छोपीकन चलाएर छोपी दिनुपर्छ र मधुरै आगोमा अनि वर्काइफर्काइ गरेर पकाउनुपर्छ अनि दाल पकाउँदाखेरि मुसुरी दाल छ भने भुटेर पकाउनु अरू दाल छ भनेदेखिन् उमाल्नु उमाल्नु उमाल्नु अनि पिछाडि प्याज हालेर उसलाई झान्नु घिउ छ भने घिउ हालिदिनु नुन हाल्नु घिउ हालिदिनु घिउ छैन भने तेल हालेर प्याज हालेर झाँदेर खानु भात पकाउँदाखेरि बगडा चामलको भात माड तारेर खानु अलुवा चामलको भात पकाउँदाखेरि माड तार्नु पर्दैन छोपी छोपी मधुरो आगो लगाएर पकाउनु खाना बनाउने बेलामा चित्त लाएर बनाउनु खाना बनाएको छ एकातिर गएर डुल्यो भने त खाना सबै नाश भएर जान्छ हामी त कहीँ गएर खाना बनाउनु सिकेनौँ आमाहरूले नै घरमा सिकाए हामीले त त्यसै गऱ्यौँ मोमो बनाउनु चाहिँ आएन नातिनीहरूले बनाएर ओछ्यानमै ल्याइदिन्छन् मोमो चाउमिन थुप्पाहरू चाहिँ त्यो चाहिँ अब उहिले त्यसको चलन थिएन अनि हामीले बनाएर खाना जान्दैनौँ अब अहिले छुर्पीको चलन छ हामीले उहिले छुर्पी बनाउनु जानेनौँ गाईवस्तु थियो र पनि छुर्पी बनाउनु जानेनौँ हामीले क्या हो त्यो के के जाती पनिर बनाउन हामीले जानेनौँ अघि अब अहिले पनिर बनिन्छ छुर्पी बनिन्छ के के बनिन्छ गाईको दुधको तर उहिले त्यस्तो चलन थिएन हामीले जानेनौँ अहिले अब हामी अब बुढाबुढी भयौँ अब अहिले अनेक अनेकको निस्किन्छ जाने लेखापढी भयो बाठो भए